भारतका महत्त्वपूर्ण पर्यटक स्थलहरू भन्नु पर्दाखेरि सिक्किम हाम्रो यहाँ नजिकै छ सिक्किमका धेरै महत्त्वपूर्ण ठाउँहरू यो कञ्चनजङ्घा जुन वर्ल्डकै सेकेन्ड हायेस्ट पिक हो सबै भन्दा दोस्रो उच्च उचाइ भएको ठाउँ त्यो सिक्किममा त्यो पर्यटन पर्यटकहरू त्यहाँ जान्छन् लेकसेपदेखि अलिकति माथि जहाँ चाहिँ हामी सोझै हिमाल हेर्नु सक्छौँ त्यस पछि यो हाम्रो रिजनमा हाम्रो वेस्ट बेङ्गलमा चाहिँ नेसनल पार्क दुइवटा नेसनल पार्कहरू छ गोरुमारा नेसनल पार्क छ त्यसको त्यो त्यसको आकर्षण पनि बेग्लै छ यहाँ हामी थुप्रै हात्ती गैँडाहरू पाउन सक्छौँ त्यस पछि छेवै काजिरङ्गा असममा हामी पुग्दाखेरि काजिरङ्गा नेसनल पार्क छ त्यहाँ काजिरङ्गा नेसनल पार्कमा हामी गैँडासँग छेउ छेउमै गएर लगभग बातै मारे जस्तो गरेर हामी गैँडासँग भिड भेट मतलब देखा देखी गर्न सक्छौँ मुखा मुखी हुन सक्छौँ र थुप्रै यो ठाउँमा पर्यटकीय है स्थलहरू थुप्रै छन् अब बङ्गालमा डिघा एउटा यस्तो खाले पर्यटकीय स्थल हो जहाँ चाहिँ समुद्र समुद्री छालमा रमाउनको निम्ति धेरै पर्यटकहरू त्यस ठाउँमा जान्छन् र यो सुन्दर ठाउँहरू मलाई मन पर्ने ठाउँहरू चाहिँ यी नै हुन्